कालिम्पुङ जिल्लामा रोजगारी र जीवन चलाउने कामहरू त धेरै छन् है र हामी प्रायः जस्तो चाबिँ एउटा एग्रिकल्चर फिल्डमा पाउछौँ साग सब्जीहरू रोपेर एउटा बजार लगेर बेचेर बजार लगेर बेच्नु र अरू पनि हामी गाई बस्तुहरू पालेर दुधहरू दुहेर दहीहरू बनाएर बेच्नु पनि हुन्छन् है र अरू कामहरू पनि थुप्रै छन् जस्तै ड्राइभर ड्राइभिङ र कमानको कामहरू पनि छन् है र टिचरहरू पनि छन् टिचर नर्स आर्मी पुलिसहरू पनि छन् है र मान्छेहरूले किन गर्मेन्ट र प्राइभेट किन चोइस् गर्छन् भन्दाखेरि चाहिँ गर्मेन्टमा चाहिँ हामी एउटा रिटायर भएर पनि एउटा पेन्सनहरू पाउँछन् है र गर्मेन्टमा नपाउँदा नपाउँदा चाहिँ हामी प्राइभेटमा जोइन गर्छौँ र कति मान्छेहरू जबहरू नपाएर भट्केर पार्टीहरू पनि जान्छन् पार्टीतिर गएर काम गर्छन् बाहिरहरू जान्छन् र म सरकारलाई चाहिँ यति भन्न चाहन्छु कालिम्पोङ जिल्लामा एउटा राम्रो काम दिलाइदियो भने हाम्रो युवाहरू बाहिर जानु पर्दैन भट्केर पार्टीहरूतिर हिँड्नु पर्दैनन् सरकारले एउटा राम्रो जब चाहिँ हाम्रो कालिम्पोङ जिल्लामा पनि हाम्रो युवाहरूलाई दिलाइदिनु पर्छ